गाउँको मान्छेहरूलाई खेलकुद गर्न धेरै नै फाइदा छ जस्तो कि खेलकुद गर्यो भने हाम्रो जिउले एक्सरसाइज पनि हुन्छ पसिनाहरू पनि आउँछ जसले गर्दा हाम्रो सुगर कोलोस्ट्रल यिनीहरू मेन्टेन हुन्छ अब गाउँभरिमा खेलकुद गर्यो भने यसो जान पहचान पनि हुन्छ चिनिन्छ अरू गाउँको पनि मान्छेहरू आयो भने बाइचान्स चिनिन्छ मजाले रिलेसन एउटा बनिन्छ जसले हेल्प हुन्छ अगाडि गएर हामीलाई फ्युचरमा अनि यो खेलकुदले गर्दा अरू पनि धेरै नै राम्रो छ जस्तो कि अब कामबाट आएको एउटा टेन्सन हुन्छ त्यसले गर्दा अलिक रिलिफ हुन्छ त्यो टेन्सन हटेर अलिक खेलकुदको मामा उयो माइन्ड डाइभर्ट हुन्छ मजाले अलिक सेयर पनि गर्न सकिन्छ त्यस्तो टेन्सन फ्री हुन्छ रिलेक्स बसिन्छ खेलकुदले गर्दा